र हाम्रो गाउँमा चाहिँ हाम्रो त्यो एकजना मान्छे हुनुहुन्छ जो चाहिँ मेरै मामा हुनुहुन्छ उहाँले चाहिँ सबै नानीहरूलाई सिकाउनुहुन्छ र नानीहरूले आफ्नो इम्प्रुभ गर्छ व उहाँबाट डान्स सिकेर नानीहरूले इम्प्रुभ गरेर र प्रोग्रामतिर पनि नाच्छ प्रोग्रामतिर नाच्दाखेरि उनीहरूको एक एक प्रकारको त्यो कन्फिडेन्सहरू पनि बढ्छ र उहाँ व उनीहरू त्यहाँनिर यहीँबाट सिकेर प्रोग्राम सानसानो प्रोग्रामतिर बाट अलिक ठुलो ठुलो ठुलो बजारतिर गएर नाच्दा ककसले कसकसले इन इन्भाइट गर्दा वहाँ नाच्छ यसरी नै उनीहरूको इम्प्रुभमेन्ट पनि हुन्छ र हामी त्यहीँबाट मात्र होइन हामी रिल्सबाट पनि सिक्छौँ हामी अरूको डान्स हेर्छौँ आफू पनि गर्नु खोज्छौँ आफू भिडियो बनाउँछौँ हाल्छौँ त्यहाँबाट पनि हाम्रो डान्सहरू इम्प्रुभ हुन्छ र हामीले युट्युबबाट हेर्छौँ युट्युबमा हामीले हामीले मनपरेको गीतहरू हामीले के के सिक्नु छ भने सबै युट्युबमा आइहाल्छ र युट्युबबाट चाहिँ हामीले अरूको डान्सहरू सिक हेर्छौँ हामी सिक्छौँ र त्यो उहाँहरूले एक एकवटा स्टेपबाट बताइदिई हाल्नुहुन्छ र गीतहरू पनि त्यहाँ सबै युट्युबमानिर एभाइलेबल छ त्यो त्यहीँनिर हामी त्यहीँबाट गीतहरू सिक्छौँ त्यहाँ मात्रै होइन हामी टिभीबाट पनि सिक्नसक्छौँ टिभीबाट हामीले अरूको त्यहाँनिर फिल्म स्टारहरूको हामी मुवी हेर्छौँ मुवी मात्रै होइन टिभीमा गीतहरू पनि आउँछ त्यही गीतमा हामी नाच्छौँ त्यहीँबाट हामी उनीहरूकोलाई हेर्दै सिक्छौँ र टिभीहरूतिर पनि मुवीहरूमा पनि गीतहरू आउँछ हामी नाच्छ हामी साथीहरूसँग नाच्छ र त्यसरी नाच्दा नाच्दा हाम्रो हाम्रो इम्प्रुभ हुन्छ हामी कहाँ कहाँ प्रोग्रामहरूमा पनि हामी नाच्यो भने हाम्रो कन्फिडेन्स पनि बढ्छ हामी बाहिर जाने हाम्रो त्यो कन्फिडेन्स हुन्छ हामी त्यो ए एक प्रकारको कन्फिडेन्ट हुन्छ हामी आफूमाथि र हामी त्यो बाहिरै बाहिर बा त्यसरी ए सानोसानोबाट हामी सिक्दै बाहिर जान्छु र हाम्रो गाउँमा चाहिँ हाम्रो मामाले सिकाउनुहुन्छ र उहाँले ए प्रोग्रामहरू पनि राख्नुहुन्छ र प्रोग्रामहरूमा नानीहरू नाच्छ नानीहरूले आफ्नो कन्फिडेन्स बढाउँछ र त्यसबाटै चाहिँ नाचेको चाहिँ हामी इम्प्रुभ गर्छौँ र हाम्रो आफ्नो नाच मात्रै होइन र हाम्रो कन्फिडेन्स पनि बढ्छ